पश्चिम बङ्गालमा थुप्रै जातिहरू बस्छ जस्तो कि अब तपाईँको पश्चिम बङ्गालमा बयालिसवटा जनजातिहरू बस्छ जो कि चाहिँ तपाईँको कोचे मेचे राजवंशी कान्तापुरी बर्मन डोडो राभा गरेर बयालिसवटा जनजातिहरू पश्चिम बङ्गालमा बस्छ यहाँ पाहाडमा चाहिँ तपाईँको बाइसवटा जनजातिहरू हामीहरू बस्छौँ यहाँनिर र आफ्नो आफ्नो जनजातिको आफ्नो आफ्नो संस्कृति छ जस्तो अब म एउटा भोटिया समुदायबाट हो भोटिया समुदायमा पनि दुई किसिमको प्रकारले अब आफ्नो वर्षमा आउने एकखेप आफ्नै एउटा त्यौहार मनाउँछौ जस्तो अब सिक्किमिस भोटियाहरूले अब लसुङ मान्छ जस्तो अब हामीहरू टिबेटनहरूले लोसर भन्छ जो कि चैँ अब सिक्किमिसहरूको डिसम्बर महिनामा हुन्छ अनि हामीहरू भोटिया समुदाय भोटियाहरूको चाहिँ तपाईँको फेब्रुअरी महिनामा एउटै हो तर अलग अलग प्रकारले मनाइन्छ है त्यस्तै प्रकारले तपाईँको अब यहाँनिर अब होलीहरू मनाइन्छ बडा धुमधामसँगले अब त्यस्तै प्रकारले यहाँनिर अब दसैँ तिहार भाइटिका यो सब बडा धुमसँगले मनाइन्छ मानिसहरू यहाँ भ भ भैलेनी देउसीहरू खेल्ने गर्छन् त्यस्तै प्रकारले यहाँनिर अब क्रिश्चियन समुदायको उनीहरूको संस्कृति अनुसारले उनीहरूले अब पच्चिस डिसेम्बरमा क्रिसमस मनाउँछन् बडा धुमधामसँगले क्यारोल खेलेर र ख्रिस्ट समुदायले मनाउँछ त्यसमा हामीहरू पनि सहभागिता हुन्छन् हामीहरूको उहाँहरू पनि सहबा सहभागिता हुन्छन् त्यस्तो प्रकारले मिले मिली मिलीजुलीकन मनाउने गर्छन्